हाम्रो लोसारको जातीय परिकारहरू चाहिँ खाब्स्यो बनाउँछ अनि रोटी अनि मासुहरू हुन्छ अनि अनि ची पनि हुन्छ तर यो ची चाहिँ बेसी खानु हुँदैन किनभने मात्छ यसमा अल्कोहल हुन्छ ए अनि खाब्स्यो चाहिँ खाब्स्यो चाहिँ कसरी बनाउँछ भन्दा चाहिँ आँटा मुस्छ अनि त्यसलाई सेप सेपमा काट्छ अनि त्यसपछि चाहिँ तेलमा हाल्छ अनि निकाल्छ अनि त्यतिकै खान्छ पाकेपछि अनि रोटी चाहिँ चामल भिजाउँछ अनि त्यसलाई पिस्छ त्यसपछि पिठो हुन्छ अनि पिठो बनाएपछि त्यसमा चिनी हाल्छ अनि तेल हाल्छ अनि त्यसपछि मुस्छ अनि त्यस्तो गिलो गिलो हुन्छ अनि चाहिँ तेलमा हाल्छ र पकाउँछ अनि